हेलो गुड इभिनिङ ए म नु नि नानी एउटा वहाँनिर कालिम्पोङमा चाहिँ स्कुलहरूको विषयमा एक दुईवटा कुरा जान्नु थियो कि अनि त्यहाँ कालिम्पोङमा स्कुलहरू चाहिँ कस्तो कस्तोहरू छ हौ आइएससी बोर्ड आइएससी बोर्डहरू मा पनि माध्यमिक हो वेस्ट बङ्गाल बोर्डहरूमा पनि अब राम्रो राम्रो स्कुलहरू चाहिँ अब कस्तो कस्तो छ कुन कुन छ भनेर नि अलिक जान्नु थियो कि मेरो पनि नानीलाई स्कुल एडमिसन गर्नु थियो अनि मेरो छोराको लागि

ए अँ आई आइएससी नै राम्रो राम्रो छ भने चाहिँ भनेर नि अन्त कतिको है ए अन्त स्कुलमा चाहिँ अब कतिको एक्सपेन्सिभ छ अब कुन चाहिँ अलिकति ठिकैको राम्रो पनि छ है स्कुलहरू चाहिँ यसो अँ यता कालिम्पोङमा चाहिँ स्कुलहरू राम्रो राम्रो छ भनेर चाहिँ म पनि नानीलाई स्कुल कालिम्पोङमै एडमिसन गराउँ भनेर कि अनि मलाई त्यही अलिकति डिटेल्सहरू चाहिएको थियो

ए ए हुन्छ मलाई त्यसो भए एक दुईवटा यसो स्कुलको मलाई अलिकति त्यो प्रिन्सिपलहरूको कन्ट्याक नम्बर पठाइदिनु सक्नुहुन्छ ए ए ए फर्महरू कहिलेदेखि इस्यु हुन्छ त्यो चाहिँ मलाई अलिकति भनिदिनु नि ल मलाई यो नम्बरमा हुन् ए ए ए हुन्छ हुन्छ मलाई त्यो डेट चाहिँ पठाइदिनु नि ल अँ हुन्छ थ्याङ्क्यु